फेरि हाम्रो केही पारिवारिक कुनै पनि पारिवारिकहरू चाहिँ छ भन्दाखेरि छ हाम्रो पहिलादेखि नै आमाको आमा आमाको आमाले गर्दैआएको त्यो उयो गरेर हाम्रो एउटा चाहिँ सेलरोटी हो सेलरोटी अन्त खिर ए सेलरोटी खिर अनि त्यो चाहिँ उयो चाहिँ कसरी उयो गर्छ भन्दाखेरि त्यसलाई चाहिँ कसरी बनाउँछ भन्दाखेरि चाहिँ त्यसमा हामीले चामल भिजाउनुपर्छ चामल भिजाएर चामल भिजाएर कत्ति यस्तै थ्री मिनट कति मिनट छ राख्नुपर्छ त्यो टेन मिनट या ट्वेन्टी मिनट राख्नुपर्छ राति भिजाएर राख्नुपर्छ अन्त बिहान चाहिँ हामी उठेर बिहान चाहिँ त्यसलाई कुटेर या पिसेर उयो गरिदिनु पिसेर उयो गर्नुपर्छ त्यहाँनिर अन्त मैदा लगाउनुपर्छ मैदा चिनी लगाएर मजाले घोलेर त्यसलाई मजाले घोलेर एकछिन अझै त्यसलाई राख्नुपर्छ त्यहाँदेखि चाहिँ फेरि चुल्हामा चुल्हामा उयो गरेर हामीले त्यो ताई बसाएर त्यहाँनिर त्यहाँनिर हामीले तेल लगाउनुपर्छ एक लिटर या दुई लिटर तेल लगेर चाहिँ त्यसलाई चाहिँ मजाले चाहिँ बनाउनुपर्छ डल्लो पारेर यस्तो गरेर घोलेर बनाउनुपर्छ त्यसलाई चाहिँ हामीले पहिलादेखि नै बिहातिर पनि हाम्रो त्यही गर्छ बिहा मरौतिर हाम्रो मेन सब्जी चाहिँ त्यही हो त्यही हो त्यही खानेकुरोहरू पनि सेलरोटी एकदमै उयो गर्नुपर्छ त्यो सेलरोटीहरू त्यहाँदेखिको खिलिपमा उयो गर्नुपर्छ खिरहरू खिर बनाउनुपर्छ खिर चिनी खिर प्लाम बनाउनुपर्छ हामीले खिर खिरलाई चाहिँ कसरी बनाउँछ भन्दाखेरि चाहिँ खिरलाई चाहिँ एकदम के अरे हामीले दुधमा त्यो चामल र दुध पकाए मजाले पकाएको पकाएको पाक्यो पकाइ गर्नुपर्छ कत्ति घन्टासम्म त्यहाँदेखि हामीले त्यहाँदेखि चिनी चिनी हाल्नुपर्छ चिनी हाल्नुपर्छ चिनी चिनी हाल्यो दुध हाल्यो त्यसलाई मजाले कत्ति मिनटसम्म पकाएको पकाएको पकाउनुपर्छ मजाले त्यहाँदेखि त्यो दुध उयो गरेर हामीले लास्टमा चाहिँ हामीले अलैँचीहरू या केहीहरू हाल्दा पनि हुन्छ त्यो चाहिँ हाम्रो पहिलादेखि नै पुर्खोँदेखि नै उयो गर्दै आएको हाम्रो त्यो रोटी रोटी अन्त त्यो सब्जी रोटी खिर पहिलादेखि नै उयो गरेको त्यो चाहिँ अब हाम्रो बानी भएको हाम्रो आमाको आमाले उयो गरेको धेरै धेरै उयो हुन्छ एकदम पहिला पुर्खौँदेखि नै गरेको मिठो हुन्छ पहिला आमाको आमाले मलाई सिकाउनु भएको हाम्रो आमाले एकदम त्यो रोटी एकदमै मिठो हुन्छ त्यो रोटीले उयो गरेर हामीले गर्नुपर्छ त्यो रोटीको धेरै त्यसरी रोटी एकदम त्यो रोटी रोटी सब्जी रोटी खिर चाहिँ पहिलादेखि नै बनाइरहेको उयो गरेको हाम्रो उयोहरूले यो रोटी सब्जी मजाले खिर त्यो रोटी बनाउँदा चाहिँ धेरै टाइम लाग्छ यति उयो गर्नुपर्छ बनाउनुपर्छ मिहिनेतै छ त्यो उयसमा हलो रोटी बनाउँदा पनि हाम्रो आमाले पहिला मोमले सिकाएको हाम्रो आमाको आमाले सिकाउँदै आमाको आमाले सिकाउँदै आएको यो रोटी बनाउनु चाहिँ सेलरोटी चाहिँ हाम्रो यहाँ जुनै पनि कार्य हुन्छ हाम्रो उयो यहाँ घरमा या मरौ भयो के भयो हाम्रो यहाँ पूजाआजामा पनि त्यही मेन सब्जी त त्यही हो हाम्रो उयो मेन उयो चाहिँ पर्साती भनेको यो चाहिँ सेलरोटी मेन पूजा पूजाआजामा झन् पुरै चाहिन्छ त्यो पाउ सेलरोटी बिना सेलरोटी चाहिँ चाहिन्छ चाहिन्छ एकदम सेलरोटी उयो गर्ने चाहिँ हुँदै हुँदैन हाम्रो यो सेलरोटी खिरहरू चाहिन्छ एकदमै मिठो हुन्छ त्यो सेलरोटी चाहिँ एकदमै हुन्छ मिठो हुनु चाहिँ यो धन्यवाद